स्टेडियम भन्नुले त हाम्रो अब सहरमा त एउटै अब मेला ग्राउन्ड भन्ने जग्गा छ हो त्यहाँ पनि अब खेलकुदहरू धेरै हुन्छ पहिलाकोभन्दा अब धेरै धेरै अब राम्रो छ त्यहाँ अब छतहरू राम्रो छ बस्ने पब्लिकलाई पनि अलिकति अब सुविधै छ बस्नेहरू गेममा पनि उनीहरू राम्रोसँगले बसेर हेर्नु सक्छ खेलकुदहरू पनि राम्रो हुन्छ धेरै अब समय अनुसार धेरै फुटबल गेमहरू पनि धेरै क्रिकेट गेम या सबै खेलहरू पनि खेलाइन्छ हो यसमा अब सबैले हेर्नु पाउँछ मनोरञ्जन हुन्छ स्टेडियम भन्दा पनि अब सानो हाम्रो जग्गाको सानो स्टेडियम कालिम्पोङको मेला ग्राउन्ड भन्ने जग्गाको हो राम्रो छ पहिला पहिला चाहिँ चाहिँ समस्या अब छाता ओडेर पानी पर्थ्यो हो भिझि भिझी बस्ने जग्गा पनि हुँदैन थियो त्यसरी अब कष्ट गरेर पनि धेरै अब मानिस हेर्न आउँथ्यौँ टाडो टाडोबाट जस्तो अब रमाईलो त पन्ध्र अगस्तको दिन हुन्थ्यो पन्ध्र सोह्र भन्थ्यो हो यहाँ रमाईलो मनाउँछ अझै पनि अझै पनि मानिसहरू धेरै आउँछन् गाउँका या सहरका धेरै हुन्छन् त्यो दिन यस्तो भिड हुन्छन् जस्तो अब एउटा चाडबाड आएको जस्तै हुन्छ हाम्रो अब यो जग्गामा सानो स्टेडियम भए पनि अब यसो अब गेमहरूको लागि मानिसहरू धेरै रुचि हुन्छन् हेर्नका लागि अब धेरै अब हल्ला हुन्छ खुसी हुन्छ सबैजना सकुलका नानीहरू पनि साणा साना नानीहरू सबैजना सिनियर प्लेयरहरूको पनि म्याचहरू राख्छ र धेरै राम्रो हुन्छ र धेरै रमाइलो पनि गर्छ हामी सानै जग्गा भए पनि सानो स्टेडियम छ त्यसमा कालिम्पोङको मेला ग्राउन्ड भन्नेमा हो मजै राम्रै छ